हेलो भाइ अँ तपाईँले मलाई अस्ति फोन गर्नुभएको थियो नि कालेबुङ घुम्नु आउने तपाईँको होटेलमा हामी बस्ने कता कता घुम्ने ठाउँ छ भनेर फोन गर्नुभएको थियो नि कहिेले आउनु हुँदैछ तपाईँहरू ए के गर्नु भाइ अनि त होटेलमा रुमहरू राखिदिनु के अरे कतिजना आउने भाइहरू केटा केटा केटी कस्तो हुन्छ भाइ हजुर ए अनि त सुन्नुहोस् न कता कता घुम्नुहुने तपाईँहरू कालेबुङमा कहिले आउनुभएको थियो पहिला ए हजुर हजुर ए त्यही त घुम्ने ठाउँहरू चाहिँ मैले तपाईँले अस्ति मलाई सोध्नुहुँदै थियो अनि त मैले यहाँनिर मेरो त्यो एउटा टुरिस्टहरू घुमाउने गाडी छ नि त हाम्रो होटेलकै कि ऊसँग बात गरेर मैले भन्दा चाहिँ उनीहरूले चाहिँ यस्तो गर्दोरहेछ भाइ सेभेन पोइन्ट नाइन पोइन्ट भन्दोरहेछ कि अब सेभेन पोइन्ट भनेकोमा सातओटा ठाउँ घुमाइदिँदो रहेछ नाइन पोइन्ट भनेकोमा नौओटा ठाउँ घुमाइदिँदो रहेछ अनि त तपाईँको भाडा चाहिँ अब दिनैपिछेको तपाईँको पोइन्ट हेरेर क्या अब कति टाडो जानुहुन्छ त्यो हेरेर दिँदोरहेछ लिँदोरहेछ भाडाहरू चाहिँ अनि त त्यो पारिपारि हाम्रो अहिले पारि बस्तीपट्टि पनि पुरा टुरिज्महरू डेभ्लोप भएको छ नि त कि अनि त त्यतापट्टि पनि लाँदोरहेछ उनीहरूले ऊ यो नोकडाडाँ झिलहरू लाँदोरहेछ पन्बूहरू लाँदोरहेछ चारखोलहरू होइन अनि त कफेरमा फेरमा त्यो सनसाइन हेर्न पनि लाँदोरहेछ अनि त यता रिब्दी पालाहरू तपाईँलाई अनि त यता स्विमिङ पुलहरू जानुहुन्छ भने स्विमिङ पुलहरू पनि लाँदोरहेछ अनि त तपाईँहरू कति दिनको लागि बस्नुहुने त्यो हेरेर चाहिँ म गाडी भन्छु एक हफ्ता बस्नुहुन्छ भने त्यसो भए नाइन पोइन्ट नै घुम्नुहोस् तपाईँहरू एक हफ्तामा त भ्याउनुहुन्छ प्याकेज गरेको रहेछ कि भाइ यिनीहरूले नाइन पोइन्टहरू गएको चाहिँ तपाईँको तिस हजारहरू लिँदोरहेछ है तर नौओटै पोइन्ट घुम्यो हजुर ग्रुपकै लागि ग्रुप ग्रुपकै लागि उनीहरूको गाडी ऊ यो छ नि भाइ गाडी चाहिँ उनीहरूको अफ्ठ्यारो हुन्छ कि अब हिल साइडमा त्यही गाडी त चल्छ टाढो टाढो जानुको लागि त कम्फोर्टेबल हुन्छ त्यस्तो असुविधा हुँदैन अनि त म त्यसो भए गाडी पनि भन्नु त भाइ तपाईँहरू स्टुडेन्ट हो कि के अरे जब गर्नेहरू हो भाइ ए स्टुडेन्टहरू हो भने त ठिकै छ नि त म अलिअलि डिसकाउन्ट गरिदिनु भनेर भन्छु कि आउनुहोस् न अनि त बस्नु चाहिँ अब म मेरैमा अब तपाईँहरूलाई केटैकेटा रहेछ दुइटा डबल बेडको रुम राखिदिन्छु त्यसमा एड्जस्ट गरेर बस्नुहोस् तपाईँहरूलाई अलिकति सजिलो पनि पर्छ हाम्रो अब कालिम्पोङ घुमेर तपाईँहरू जानुभएपछि यहाँको यसो एड्भटिज पनि हुन्छ होइन अनि त हुन्छ भाइ त्यसो भएदेखि कन्फर्म है तपाईँहरू हुन्छ हुन्छ भाइ राखेँ ल